हाम्रो चाहिँ चर्चमा हुन्छ भजन मण्डली नै हो र यसमा चाहिँ चर्चमा चाहिँ सबै बाजागाजाहरू बजाउने गर्छ अब सबै नै बजाउँछ गिटारहरू हुन्छ ड्रम पनि हुन्छ पियानो पनि हुन्छ सबै हुन्छ चर्चमा चाहिँ त्यहाँ चाहिँ भजन मण्डली छ र घर घरमा गाउँ गाउँमा गर्दाखेरि चाहिँ हामी अब सानसानो झ्यालीहरू त्यस्तोहरू बजाएर चाहिँ भजनहरू गर्ने गर्छौँ